चित्र कोर्न थाल्दा मानिसहरूले गर्ने सामान्य गल्तीहरू चाहिँ क्यानभसमा कलर घोप्टाउनु ब्रस नधोई राख्नु अनि आफ्नो लुगा अथवा अनुहारमा चाहिँ कलरहरू लाउनु चाहिँ सामान्य गल्तीहरू हुन् र त्यसबाट बाँच्नका लागि चाहिँ चित्र कोर्ने मानिसले एप्रोन लगाउनु जरुरी छ अनि बस ब्रस लाई धोएर राख्नु पर्छ र असल कलाकार हुनको निम्ति चाहिँ बिहान बेलुका अभ्यास गर्नु पर्छ